भारतीय समाजमा धर्मको ठुलो भूमिका छ किनभने धर्म कर्म गरेको सबैभन्दा राम्रो कुरा हो धर्म कर्ममा सबैको मनमा राम्रो हुन्छ किनभने धर्म गर्यो भने हामीले सबै कुरा राम्रो पाउँछौँ किनभने धर्म कर्म गरेकै राम्रो धर्म कर्म छैन भने कोही पनि राम्रो हुँदैन धर्म मान्छेले पूजा आजा गरेकै राम्रो पूजा आजा गर्दाखेरि सबैको मन शान्ति हुन्छ मन शान्ति भयो भने घर शान्ति हुन्छ घर शान्ति भयो भने सबैलाई राम्रो हुन्छ गाउँ समाज सबैलाई राम्रो हुन्छ सबै मन मन मन्दिर मठ मन्दिरमा सबै कुरा धर्म धर्म गर्यो भने राम्रो धर्ममा अन्य धर्म चाहिँ ख्रिस्टानहरू छन् ख्रिस्टानहरू सबै मिलेर बसेका छन् ख्रिस्टान धर्म पनि उनीहरू प्रार्थना गर्छन् प्रार्थना र भजन गाएर सबै सबै भजन गाएर राम्रो गरेर उनीहरूको घर घरमा के अरे प्रार्थना हुन्छ सबैको घरमा वरिपरि हप्तै पछिको प्रार्थना हुन्छ आइतवार उनीहरू बिहान प्रार्थना गर्नु जान्छन् प्रार्थना गर्नु जाँदाखेरि के अरे बिहानीको प्रार्थना दस बजीदेखि लिएर एक बजीसम्म प्रार्थना हुन्छ उनीहरू मिलेर आउँछन् मिलेर पूजा गर्छन् मिलेर जान्छ गाडी रिजर्भ गरे पनि उनीहरू आफ्नो आफ्नो धर्म कमाउनलाई टाडा टाडा पनि जान्छन् किनभने उनीहरूले धर्म